हजुर दिदी ए म त हेर्नु न नानीलाई भर्खरै स्कुल पुऱ्याएर आएर बसिराको छु हौ ए हजुर ए घुम्न हुन्छ हुन्छ अनि त कताबाट आज घुम्दै आउनुभयो सधैँ त निक्लिनु हुनेथिएन हजुर

ए मैले अहिले तपाईँकै घरबाट स्वाट्टै पसेर आएको थिएँ कि भाइहरू बसिराख्नुभएको थियो अनि त मैले सोध्नु त सोधेको थिएँ मैया निक्लिनुभयो भने हो म त अरूकै दैलोबाट हिँडेर गएको अनि त्यहीँ पुग्दावर्दा त के अरे बिर्सिएँ त अँ अस्ति के त तपाईँलाई मैले त्यो पे दिएको थिएँ नि पेन चलाउनु हाम्रो ग्रुप मिटिङ हुँदा त्यही सोध्नु थियो त्यही छ ए हुन्छ हुन्छ अनि त अब त्यत्ति नै घुम्ने नि हाम्रो खानु नजानु कतै हजुर हुन्छ ए भाइ ल हुन्छ हुन्छ घुमिहाल्नु ए ए हुन्छ खानु चाहिँ कता खानु ए हुन्छ खानु चाहिँ त्यो बिनित जाऔँ कि यसो मलाई पनि आज ढोसा खानु मन परिरहेको छ ए हजुर अनि त भाइ चाहिँ आउनुभएन भनेपछि तपाईँ एक्लै आउनुभयो ए हजुर ए हुन्छ फर्किँदा हिँड्दै फर्किऔँ होला है पाँच मिनट त लाग्छ हजुर हुन्छ अन्त नानी चाहिँ नि ल्याइपुऱ्याइ सक्नुभयो ए स्कुल गयो ए ए अन्त यत्ति बेलासम्म छुट्टी हो हुन्थेन र ए ए अँ ठुलो क्लासको हो नि त है त्यही त फेरि सानो भएर होला के नानी सानो क्लासको जस्तो लाग्छ त यत्ति बेला छुट्टी पो हुन्छ होला भनेर त ए अनि त ऊ यो त्यसोभए तपाईँलाई तपाईँले अस्ति त्यो बास्केट ल्याइदिनुभएको थियो नि खानाको त्यो म त्यो तपाईँको घरमै छोडिदिइराखेको छु कि त्यो दाइले लिएर त्यो छोडेर जाओस् ल हुन्छ जुमा हजुर घरमा मान्छे त थियो तपाईँ चाहिँ एकछिन ऊ यहाँ निक्लिएको छ भन्दै थियो कि अनि त तपाईँलाई चौरस्ता घुम्न ए ऊ यो हावा खानु निक्लियो भन्नुभएन अनि त म त ए भनेर नि हजुर ए हुन्छ हुन्छ म आउँदै छु त्यहीँ हुन्छ हुन्छ हुन्छ हुन्छ